हेलो मेरो रुममा म एक सय एक नम्बर रुममा छु कि मेरो रुममा अलिकति किरा आय आयो कि मलाई स्टाफ पठाइदिनुहोस् न होइन नि त्यस्तो कहाँ हुन्छ त्यस्तो हुँदैन नि एउटा स्टाफ त पठाइदिनुहोस् न एकैछिनको लागि होइन त्यो होइन कि अब हामी त यहाँ रुममा पैसा तिरेर बसेको हुन्छौँ होइन बसेको छौँ त्यसै बसेको छैनौँ अब यो कस्तो किरा हो के हो त्यो हामीलाई थाहा छैन हामीलाई डर लाग्छ कस्तो टाइम भन्नु भएको तपाईँले अलिकति गरे विचार गरेर इमिडेट्ली पठाइदिनुस् हुँदैन त्यस्तो गरेर केही कुरो छैन हटाउने कुरोहरू पनि कि यहाँनिर केही पनि छैन छिट्टो गरेर पठाइदिनुहोस् कि तपाईँ आइदिनुहोस्